हुन त म कविता त जहिले पाए तहिले लिख्नु सक्दिनँ होइन जब मेरो मनमा केही अब भावना हुन्छ जब म दुःखी हुन्छु जब म मेरो मेरोमा अब धेरै ट समय हुन्छ त्यतिबेला म कविता लेख्ने गर्छु होइन जसो जति सक्दो त म अब धेरै जसो त म अब कविता चाहिँ आफनो अब समाजको बारेमा पनि लेख्छु होइन प्रायः अब मेरो आफ्नो भावनाको बारेमा लेख्छु आफ्नो बितेको बितेको समयहरू को बारेमा लेख्छु होइन अन्त मलाई कविता लेख्नुमा चाहिँ धेरै एकदम मनपर्छ किनभने अब जब आफूले कविता लेख्नु थाल्छौँ त्यतिबेला आफनो भावनाहरू पोख्छ त्यसमा होइन त्यसमा आफ्नो सुख अब खुसी भएको हुन्छौँ त्यतिबेला त्यतिबेला पनि अब आफुले लेख्नु पनि सक्छ होइन जब अब कसैलाई हामीले अब मनबाट अब कसैलाई हामीले याद गर्छ होइन त्यति बेला पनि म लेख्ने गर्दछु कवि लेख्ने गर्छु होइन कविता अन्त जब मलाई कविता लेख्छ त्यति बेला मलाई अब एकदमै आनन्द पनि महसुस हुन्छ र अब कविता अब लेख्न त त्यस्तो मलाई आउनु त आउँदैन र भए पनि अब म एकदम त्यसलाई नै अब के भन्छ प्राइयोरिटी दिएर होइन त्यसलाई नै अब आफ्नो के भन्छ उयो फ्युचर सोचेर अबो फ्युचरमा राम्रो अब एकदम होइन अब कविताहरू लेखेर एकदम अब भाग लिएर कविताको कम्पिटिसनमा भागहरू लिएर पनि त्यसमा पनि गर्छु भनेर अब आफूले सोचेको छु अब हेरौँ अब ला आफ्नो लाइफमा के हुँदै जान्छ